हेलो

हजुर नमस्कार अँ भन्नुहोस् न हेलो सुन्नुहुँदैछ अँ सुन्नुहुँदैछ अँ भन्नुहोस् न

ए यो पालि इन्डिपेन्डेन्स डेको सेलिब्रेसन स्कुलमै गर्ने भन्ने हुँदैछ कि अन्त त्यसको लागि चाहिँ म पनि हजुरलाई फोन गर्नुपर्यो भनेर सोच्दै थिएँ हो प्रोग्राम चाहिँ प्रोग्राम चाहिँ स्कुल ए के अरे अर्गनाइज गर्नु भनेर भन्दैछ स्कुलमा यो पालि मनाउने अन्त त्यसको लागि प्रोग्राम सेट गर्नु भनेर अफिसबाट भन्नुभएको छ हो अन्त त्यही विषय लिएर म पनि हजु हजुरसित चाहिँ डिस्कस गर्नुपर्यो भनेर सोच्दै थिएँ अन्त त्यसको लागि हजुरले के सोच केही सोच्नुभएको छ कुनै प्रोग्रामहरू तपाईँले कुनै आइडिया छ के गर्दा हुन्छ भनेर मैले त्यही अब इन्डिपेन्डेन्स डेमा फ फर्स्टमा त फ्ल्याग होस्ट भइहाल्छ होइन त्यहाँबाट त्यसको बादमा चाहिँ नानीहरूलाई नानीहरूलाई अब प्रोग्राम सेट गराउनुपर्यो है त्यहाँ देशभक्ति गीतहरू राख्नुपर्यो होला त्यसमा तपाईँले के के सोच्नुभएको छ तपाईँलाई केही आइडिया छ कि भनिदिनु होस् न हजुर

हजुर पेट्रियोटिक सङ्गहरू पनि राख्दा हुन्छ होला है अन्त अरू टिचरहरूलाई पनि सल्लाह लिएर त्यसको त प्र्याक्टिसहरू गराउनुपर्यो नि त होइन नानीहरूलाई प्र्याक्टिस गराउनुपर्यो होला सुन्नुहुँदैछ

हजुर अन्त त्यो प्रोग्राम सेट भयो है अन्तखेरि डेकोरेसनहरूको लागि पनि त ऊ गर्नुपर्यो होला त्यसको बजेटहरू केही एउटा बजेट बनाएर हो अन्त अफिसमा पुटअप गर्नुपर्यो होला नि त किनभने डेकोरेसन पनि गर्नुपर्यो फेरि त्यो त्यो दिनको लागि त स्नेक्सहरू पनि त बाँड्नुपर्यो होला नानीहरूलाई चक्लेटहरू दिनुपर्यो होला होइन को को आउँछ त्योहरू दिनुपर्यो होला फ्ल्यागहरू पनि त मसिनो मसिनो फ्ल्यागहरू पनि ल्याउनुपर्यो होला हजुर हजुर त्यही त मैले पनि सोच्दैछु कि अन्त अर्को दुईजना के अरे मिसहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि अलिक त्यो डान्सहरू चाहिँ के भन्छ कसलाई आउँछ उसलाई चाहिँ सिकाउनु भन्नुपर्यो होला नि त अन्त त्यो प्र्याक्टिसको लागि हामीलाई टाइम पनि चाहियो है अन्त अफिसमा भनेर लास्ट के अरे लास्ट टिफिन आफ्टर टिफिन चाहिँ प्र्याक्टिस गर्छौँ भनेर अफिसमा पनि भन्रुपर्छ होला हौ हवस् हवस् हवस् हुन्छ हवस् राखेँ